हाम्रो दार्जिलिङमा आर्थिक मुख्य उद्योग र आर्थिक स्रोतहरू के के छन् भने यहाँका पर्यटक क्षेत्र पनि हो खेतीपाती गर्छन् अदुवा भयो अलैँची भयो सुन्तला भयो सागसब्जी भयो यो सब यहाँं उत्पादन् हुन्छ र यसरी यहाँ भएको उत्पादनहरूले यहाँका मान्छेहरूले मधेस क्षेत्रमा सिलगढीमा आएर बिक्री गर्छन् र पैसा कमाएर आफ्नो जीवनलाई उपार्जन गर्छन् अन्त ठुल ठुलो कम्पनीहरू पनि दार्जिलिङमा कोस छेउछाउको क्षेत्रहरूमा छन् यो कम्पनीमा लाग्ने र र र मटेरियल्सहरू पनि दार्जिलिङबाट कतिवटा पूर्ति हुन्छ कतिवटा समस्याहरू पुरा हुन्छ